सहरी र ग्रामीण विद्यालय बिचको खाडलबारे चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब सहरमा चाहिँ धेरै अब पढाइमा भयो अब गेम्सहरूमा अब अरू अरू कुरामा पनि त्यहाँनिर चाहिँ बेसी नै उयो हुन्छ अब अब गाउँको गउँतिरको अब स्कुलहरूमा चाहिँ त्यस्तो पढाइ पनि त्यस्तो राम्रो हुँदैन टिचर्स टिचर्सहरू पनि त्यति राम्ररी पढाउनु इन्ट्रेस्ट दिँदैनन् अनि विद्यार्थीहरू पनि कम्ती हुनुको कारणले चाहिँ अब त्यहाँनिर कुनै खेलकुदहरू केहीमा पनि अब भागहरू लिन पनि पाउँदैन खेलाउँदैन पनि अब सहरतिर चाहिँ के हुन्छ भन्दाखेरि खेलकुद मात्रै नभएर पढाइमा पनि अब पढाइ मात्र पनि गरेर हुँदैन अब पढइमा पनि राम्रै हुन्छ अन्त खेलकुदहरू अब अरू पनि अब डान्सिङ सिङ्गिङहरू पनि बेसी नै त्यहाँनिर चाहिँ गराउने अब बेसी फेसिलिटीहरू पाउँछ गाउँको स्कुलमा त्यति पाउँदैन